हेलो ग्रामीण ब्याङ्क हजुर भाइ मलाई ग्रामीण ब्याङ्कमा मेरो वालेटमा जति पनि पैसाहरू छ मलाई सेन्ट्रल ब्याङ्कको एकाउन्टमा ट्रान्सफर गर्नु छ र मेरो त्यो एकाउन्ट नम्बर मैले सेन्ड गरेको छु कि त्यो एकाउन्ट नम्बरमा मेरो पैसा वालेटको पैसा सेन्ड गरिदिनु नि ल